विद्यालयमा शिक्षकहरूले सिकाउनु पर्ने कुराहरू धेरै छन् जस्तै फर्स्ट एन्ड फरमोस्ट राम्रो एजुकेसन डिसिप्लिन एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू पनि सिकाउनुपर्छ तर अहिले स्कुलहरूमा त्यस्तो राम्रो टिचर्सहरू छैनन् पढाउनु त पढाउँछन् तर त्यस्तो राम्रो एजुकेसन चाहिँ दिँदैनन् एक्स्ट्रा करिकुलर एक्टिभिटीहरूपट्टि त्यस्तो ध्यान दिँदैनन् स्टुडेन्ट्सहरूको मेन्टल हेल्थबारे याद गर्दैनन् टिचर भएपछि स्टुडेन्टको दुःख पीडाहरू पनि बुझ्नुपर्छ टिचर भएपछि स्टुडेन्टको बेस्ट फ्रेन्ड जस्तो पनि हुनुपर्छ अहिलेको स्कुल कलेजहरूमा सबै कुराहरू राम्रो नै हुन्छन् तर सबैभन्दा इम्पोर्टेन टोइलेटको टोइलेटहरू सफा हुँदैनन् पानीको असुबिधा धेरै हुन्छ